हेलो हजुर हो त म जुत्ता दोकानबाटै बोलेको हजुर कस्तो जस्तो भन्नुहुन्छ त्यस्तै त्यस्तै जुत्ताहरू पाउँछ हजुर हजुर आउनुहोस् न मिल् मिलिहाल्छ नि जुत्ता कस्तो कस्तो चाहिएको तपाँई तपाईँलाई अब तपाईँलाई कस्तो क्यान्भस चाहियो कि स्निकर चाहियो कि पान्डा चाहियो कि कस्तो चाहियो तपाईँलाई आउनुहोस् न भइहाल्छ नि त्यो नानीहरूको पनि छ बुट पनि छ हजुर हजुर बुटहरू सबै छ नि ए हजुर हजुर ए छ नि मिलिहाल्छ नि होइन होइन हाम्रो दोकानमा आउनुहोस् न मिलिहाल्छ नि त्यो जुत्ताको तपाईँले जस्तो जस्तो भन्नुहुन्छ हो त्यस्तै त्यस्तै नानीहरूदेखि लिएर बुढो मान्छेसम्मको जुत्ता छ हाम्रो दोकानमा चाहिँ हो जुत्ता मिलाइदिइहाल्छु नि त्यो सब त भइहाल्छ नि पहिला तपाईँ जुत्ता हेर्नुहोस् न अन्त त्यो त अब ए अँ अहिले हजुर ए अब स्टार्ट अँ स्कुलको जुत्ता छ नि अढाई सौ तिन सौबाट सुरु छ अब तपाईँलाई महँगो महँगो लानु छ भने महँगो महँगो दामको पनि छ हो अनि सस्तो लान्छु भने पनि सस्तो दामको पनि छ मिलाइदिइहाल्छु नि त्यो तपाईँ चिन्तै न गर्नुहोस् न पहिला आउनुहोस् हाम्रो दोकानमा हो जुत्ता हेर्नुहोस् क्वालिटी हेर्नुहोस् जुत्ताको तपाईँ आफै मन पराएर जानुहुन्छ हजुर हजुर पाउँछ त बेल्टवाला पनि पाउँछ लेसवाला पनि पाउँछ अँ हजुर हजुर अँ क्यानभस सबै पाउँछ हाम्रो दोकानमा सबै किसिमको त्यो जुत्ताहरू ए तातो अहिले त ठन्डा महिना छ हो बेसी त त्यस्तै अँ त्यस्तै चलिरहेको छ अहिले त ठन्डा महिनाकै जुत्ताहरू तातो तातो खाल्केहरू हो अहिले त अँ सेन्डलहरू पनि छ त तपाईँले बाटाको भन्नुहुन्छ कि प्यारागनको भन्नुहुन्छ कि अँ छ हिल सेन्डलहरू पनि हजुर हजुर हजुर छ त्यस्तो जुत्ताहरू तपाईँ तपाईँ त्यसको चिन्ता नगर्नुहोस् न पहिला सामान हेर्नुहोस् त्यहाँबाट म दाम भइहाल्छ नि सामान हेर्नुहोस् तपाईँलाई मनपरे ओके भन्नुहोस् त्यहाँबाट त भइहाल्छ नि ए अँ ए हजुर हुन्छ नि अँ हाम्रो दोकानमा त अहिले डिस्काउन्टै चलिरहेछ ट्वेन्टी पर्सेन्च डिस्काउन्ट हो न्यू इयर उयो चलिरहेको छ ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट आउनुहोस् न तपाईँ ए आउनुहोस् न अन्त जुत्ता हेर्नु जस्तो मनपर्छ त्यस्तै लानुहोस् हजुर तातो तातो पनि छ हो तपाईँ हिल सेन्डल भन्नुहुन्छ कि कस्तो भन्नुहुन्छ महँगो भन्नुहुन्छ कि सस्तो भन्नुहुन्छ सबै किसिमको जुत्ताहरू छ मेरो दोकानमा केटाहरूको कस्तो खाल्के चाहिएको तपाईँलाई जुत्ता